बाल्यकालको बाल्यकालमा अब है सानो जब सानो थिएँ स्कुलको समयमा है अब जब प्राइमेरी स्कुलहरूको समयमा त्यस्तो बेलामा हामी त्यसरी नयाँ नयाँ ठाउँहरू गएर भ्रमणहरू गरेको भए त्यस्तो याद छैन सायद त्यो बेला हामीहरू त्यस्तो सुविधाहरू पनि थिएन तर जब म क्लास नाइनमा थिएँ है त्यो बेलाको एउटा एउटा राम्रो अनुभव छ है साथीभाइहरू हामी मिलेर एउटा है दार्जिलिङको सुकेपोखरी जो चाहिँ एउटा पर्यटक स्थल नै हो जहाँ चाहिँ एकदमै प्रसिद्ध ठाउँ है जोरपोखरी त्यो बेलामा हामी पिक्निकहरू खेल्न गएको त्यो कुराहरूको सम्झनाहरू छ र त्यस्तै प्रकारले जब कलेजको कलेजमा भर्ना भएँ है त्यसपछि हाम्रो दाजु हाम्रो अग्रज दाजुदिदीहरूले हामीलाई पिक्निककै लागि नै पिक्निकै भनेर हामीलाई लालीगुराँस सामसिङ लालीगुराँस है सामसिङ लालीगुराँसहरू पिक्निकहरू खेल्न लगेको है हुनु त अब मलाई अब ट्राभलिङ नयाँ नयाँ ठाउँहरूको भ्रमणहरू गर्नु मलाई एकदमै मनपर्छ होइन अब त्यसरी कलेजको बेलामा आएर ती कुराहरू काँधमा लिएर फाइदाहरू उठाउनु पाएँ है त्यो बेलामा आएर नयाँ नयाँ ठाउँहरू जान पाएँ त्यसरी नै हामीले अब कलेजमा त अब थ्री इयर्सको कोर्सहरू हुन्छ होइन अब तिनै वर्ष नै हामीले तिन वर्ष नै एउटा हामीले अब पिक्निकलाई चाहिँ अब परम्पराको रूपमा मान्दै आएको है परम परि पारम्परिक रूपमा मनाउँदै अब हामी चाहिँ जसरी प्रत्येक साल चाहिँ अब हामी पिक्निकहरू जान जाने गर्थ्यौँ होइन अब त्यो त्यो म पहिलो फर्स्ट इयरमा हुँदा अब सामसिङ लालीगुराँसको गएको दोस्रो सत्रमा सेकेन्ड सेमिस्टरमा हुँदा रोहिणी है दुधे त्यस्तै प्रकारले विभिन्न ठाउँहरू है जो जो पर्यटक क्षेत्रहरू जो चाहिँ अब प्रसिद्ध ठाउँहरू हो है यसरी भ्रमणहरू गरेको यस्तै प्रकारले यो शैक्षिक अब यस्तो प्रकार कलेजहरूमा हुँदा त्यस्तो प्रकार विभिन्न ठाउँहरू पिक्निकहरू जाने त्यही पिक्निककै माध्यमद्वारा नै हामीले अब नयाँ यसरी ठाउँहरू नयाँ नयाँ ठाउँहरू भ्रमणहरू गर्ने मौकाहरू पाएको थियो जो चाहिँ एकदमै स्मरणीय छ है मनमा अहिलेसम्म हामीलाई सम्झनाहरू आउँछ त्यो ठाउँहरूको त्यो बेलाको एकदमै